हेलो भन्नुहोस् हजुर म त्यहीँ काम गर्छु त भन्नुहोस् ए तपाईँ राइटर होइन तपाईँ लेख्नुहुन्छ होइन हजुर होइन यस्तो भएको छ कि अहिले हाम्रो यो बगानमा चाहिँ धेरै समस्या चलिरहेको छ त पहिला जस्तो राम्रो चल्थ्यो अहिले त्यस्तो चलेको छैन जस्तो अब अब तलबहरू पनि ठेकान हुँदैन होइन अन्त कोही चलाउने उयो पनि छैन अहिले मालिक पनि छैन अहिले अहिले जस्ट अब पञ्चायतहरूले चलाई मिलेर चलाइरहेको छ यो बगानलाई चाहिँ हाम्रो अनि त्यस्तै भइरहेको छ क्या ठिकठाक चल्दैछ बग अनि पैसाहरू पनि फेरि टाइम टाइममा पाउने पा पाएको चाहिँ छैन पाउँदैछन् तर त्यो जुन काम हुँदैछ त्यस्तो भइरहेको छ अब होइन त्यसरी कहाँ हुन्छ अन्त भन त लु अब पैसा पैसा चाहिन्छ अब हामीलाई पनि होइन त्यही समस्या भइरहेको छ अझै केही जानकारी चाहिएको छ ए त्यहाँदेखि नि त्यही त अन्त दुई सौ दुई सौ रुपियाँ गरेर चाहिँ अहिले दिँदैछ होइन अनि दिनमा दुई सौ गरेर त कहाँ हुन्छ भन न त होइन त्यही पनि अब यत्रो घाममा अब काम गर्नपर्छ दुई सौ रुपियाँ हाजिरी हुँदैन नि त त्यसरी त त्यस्तो समस्या चलिरहेको छ अब होइन बोनसहरू पाउने बोनसहरू पाउने गर्थ्यो पहिला यो अब होइन त्यो दसैँ तिहारतिर अहिले त छैन त्यो पनि अलिक कसैले पा पाउँ बोनस नि पाउँदैन अहिले त अनि थुप्रै समस्या भइरहेको छ पहिला पानीको समस्या थियो अहिले पनि त्यही पहिला बल्लबल्ल पानीसानी दिँदै थियो अलिअलि होइन अहिले त्यो पानी पनि दिएको छैन अनि गाउँ गाउँ घुमेर हिँड्नुपर्छ अरूको पानीको लागि पनि धेरै समस्या भएर पानी छैन हामीलाई यहाँ काम भएको छैन आफ्नो त्यही भइरहेको छ होइन हजुर हजुर त्यस्तै धेरै समस्या छ होइन यो गभर्मेन्टतिर हजुर तपाईँ मजाले लेख्नुहोस् न त्यसलाई होइन अलिक मिलाईजुलाई त्यहाँदेखि म अनि के हामी हाम्रो पनि अब सुधार आउँछ कि यो बगानमा ल ल हुन्छ हुन्छ